कालेबुङ जिल्लामा लोकप्रिय केही स्थानीय खेलकुद वा मनोरञ्जनात्मक गतिविधिहरू चाहिँ क्रिकेट फुटबल आर्चरी आदि हुन् यी खेलहरू एउटा मात्रै कालिम्पोङको मेलाग्राउन्डमा हुन्छ त्यो मेलाग्राउन्डमा खेल हुँदाखेरि चाहिँ सम्पूर्ण कालिम्पोङवासी दर्शकको रूपमा हेर्न आउँछन् दर्शकको रूपमा यहाँ हेर्न आउँदाखेरि सौहार्दबस जानकारी भइबस्छ एकअर्कामा चिनजान हुन्छ र यो मनोरञ्जनको विषय हो यसले सम्पूर्ण जिल्लाबासीलाई एक गराउँछ